मैले कोविडको टाइममा दुई हजार बिसमा एउटा बुक पढेको थिएँ रजनीस ओसोको बुकको नाम हो बिइङ इन लभ त्यो मलाई पहिलो पहिलो पटक मन परेन तर जब मलाई बादमा रियलाइज भयो मलाई धेरै त्यो बुकले सहायता गरेको छ पछाडि मलाई धेरै त्यो बुक मन पऱ्यो र धेरै नै राम्रो कुराहरू छन् त्यो बुकमा धेरै राम्रो छन् त्यो बुक श्री रजनीस् ओसोको